मेरो सबभन्दा अनुभवी क्याम्पिङ त्यो थियो जब सानो हुँदा हामीलाई स्कुलबाट लगेको थियो पिकनिकमा हामी त्यहाँ जाँदैथ्यौँ हाम्रो टायरको बच् बसको टायर पन्चर भयो हो रातिको माहौल थियो अनि घुमिसकेको थियो अन्त उताबाट फर्किँदा टायर पन्चर गऱ्यो टायर पन्चर भएर हाम्रो सरहरूले त्यहीँ साइ़डको जङ्गलमा घर बनाउने ट्राई गऱ्यो घर बनाउने ट्राई गरेर चाहिँ हामी चाहिँ सबजना टिचरहरूदेखि लिएर स्टुडेन्ट सबजना हामी त्यहीँ बस्यो त्यहीँ बसेर चाहिँ सबजनाले मज्जा गऱ्यो मज्जाले बस्यो मज्जाले गऱ्यो मज्जा बस्यो त्यहाँ हामीले काठमा मकै भुटेर खायो त्यस्तै थुप्रै के के कुराहरू गऱ्यो त्यो दिन मेरो लाइफको इडभेन्चेरेसमा सबभन्दा दामी दिन थियो